हातले बनाएको कपडाहरू चाहिँ अब त्यो रेडिमेड कपडाहरू भन्दाखेरि चाहिँ राम्रै हुन्छ मलाई लाग्छ किनभने चाहिँ अब त्यसमा मेहनत पल्स हेर्दाखेरि पनि राम्रो देखिने र अलिक महँगो खालको देखिने चाहिँ हुन्छ होइन तर त्यो रेडिमेड कपडाहरूमा चाहिँ त्यस्तो खासैमा त्यो डिजाइनहरू चाहिँ उनीहरूले लगाएको जस्तो चाहिँ लाग्दैन त्यति हो र मलाई पनि त्यही लाग्छ मानिसहरूले अब किन चाहिँ बेसी रेडिमेड भन्दाखेरि पनि हातले बुनेको कपडामा चाहिँ रुचि गर्छ भन्दाखेरि चाहिँ मलाई चाहिँ त्यही लाग्छ किनभने अब त्यसमा असल डिजाइनहरू चाहिँ त्यहाँ चाहिँ बनिएको हुन्छ मेहनत पनि हुन्छ त्यसमा मेहनत पनि लाग्छ समय निकै खान्छ त्यही लाग्छ मलाई